हलो यो एलबी को सब्जी दोकान पऱ्यो होला नि ए अँ यो नम्बर अब तपाईँकोमा मेरोमा थियो नि र तपाईँलाई फोन गरेको नि अनि अनि म यता कालिम्पोङ जिल्ला साङ्से कमानबाट बोल्दैछु कि अँ अँ तपाईँको तपाईँको दोकान सब्जी दोकानमा के के सब्जीहरू चाहिँ छ हौ हँ अँ अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा त्यो सागमा र आलुमा कति भाउ लगाउँदैछ त हौ त्यो साग अनि आलु बैगुनमा कति भाउ लाउँदैछ ओ अलिकति बेसी भयो है त्यो अलिकति बेसी भएन हौ भयो हौ दाम त अच्छा अच्छा अँ अँ साठीमा बेसी भाउ भयो हौ आमामामामाम बेसी भयो भाउ अन्त मलाई त अन्त हामी आफ्नोभित्र अलिकति कम्ती भाउले गरेर यसो अलिकति मिलाइ दिनुपर्छ है ल अच्छा अच्छा अच्छा त्यसो भए तिमी त्यसो भएदेखि मलाई अच्छा दुई किलो आलु अँ दुई किलो होइन होइन होइन पाँच किलो आलु अनि अनि लेख्नुहोस् है बिर्सिनुहुन्छ अँ पाँच किलो आलु अनि इस्कुसको मुन्टा दुई बिटा अनि अनि बैगुन मलाई दुई किलो अँ अलिकति भाउ घटाएर अलिकति दुई चार रुपियाँ घ भाउ घटाएर चाहिँ यसो भोलि म तपाईँकोमा त्यो सब्जी लिन आउँदैछु राखिदिनुपर्छ है ल हाटै पार्ने

है हजुर ए भिन्डी पनि अलिकति एक किलो राखिदिनुहोस् अँ अँ ए अच्छा अच्छा अच्छा सब्जी हेर्ने निहुँले तिमीलाई पनि हेर्दै होला नि हगी चेलीबेटीहरूले ए अन्त त्यही त राम्रो प्रकारले बुझेर सब्जीहरू चाहिँ व्यापार गर्नुहोस् है ल ल म भोलि त्यो सब्जी लिनु आउँदैछु राखिदिनुहोस् है ल अलिकति म अब म दाम मूल्य नै पठाएर म लिएरै आउँछु नि अँ म आफै आऊँ म आफै आउँदैछु नि ल अँ अनि दामसाम घटाइ दिनुपर्छ है ल अँ अच्छा ल ल ल ल ल भानिज धेरै धेरै धन्यवाद छ हुन्छ राखेँ ल ल हुन्छ हुन्छ ओके ओके ओके ओके